बार बगैँचा रोप्नुको लागि सल्लाह ओल्लो घर पल्लो घरमा के के रोप्छ तुलफुलहरू बार बगैँचाहरू यस्तो साथीहरूले सघाइ माग्छ र सघाइदिन्छु अन्त कसरी अब कुखुरा बाख्राले खाँदैन त्यस्तोहरू सोध्छ र म बताइदिन्छु यसरी बार बार यसरी राख बलियो हुन्छ भनेर म भन्छु साथीहरूले त्यसो गर्छ कसैले मान्छ कसैले मान्दैन मान्नेहरू जतिको त कति राम्रो भएको छ बार बगैँचा पनि म मेरा कुरा मान्नेहरू नमान्नेहरूको त अब त्यस्तै हो नि गाईवस्तु छाडा हुन्छ खाइदिन्छ पचाइदिन्छ राम्रो हुँदैन मान्नेहरूले त कति मजाको बनाएको छ म सबैलाई सघाउँछु नि त्यसरी नै